हजुर ए म गोमा खड्का अँ साथी साथी बोलेको ए मूर्ति खोलामा यसो पिकनिक जानुको लागि सल्लाह गरौँला भनेर अब कहिले जाँदा ठिक हुन्छ सल्लाह गरौँ न पहिला हजुर हजुर

अब साथीहरूले चाहिँ हाम्रो साथीहरूले चाहिँ मूर्ति खोलै जाऔँ भन्दैछ हो अब माया देवी तपाईँको अरू साथीहरू सबैजना जाने भन्छ त सालिनी हो कि

अँ

अँ अब साथीहरूसँग सल्लाह गर्नुछ अब के रे अब साथीहरूले सल्लाह गरेर आनन्द गर्नुपर्यो अब पच्चिस छब्बिस तारिक बोलाएर जाऔँला र राखौँ ल राख्नु ल एकछिन